अब किन भने खेतीपाती चाहिँ अब जति ठुलो गर्यो त्यति धेरै उब्जाउ हुने हो धेरै गर्यो भने धेरै उब्जाउ हुन्छ थोरै गर्यो भने थोरै उब्जाउ हुन्छ अब कुनै मानिलिउँ एउटा अलैँची भनौँ मैले अब दुई हजार तिन हजार लगाएको छु भने त्यही मुताबिक अलैँची फल्छ अब कसैले अब दस हजार बिस हजार अलैँची पनि लाउँछ त्यही अनसार फल हुन्छ अनि त्यो धेरै फलाउनेले चाहिँ अब कम्ती दाममा बेचेको छ भनेदेखि हामीहरू सानो किसान र सानो खेती गर्ने मान्छेलाई चाहिँ अलिकति पिरमार्का पर्छ धेरैले चाहिँ किनभने धेरै उब्जाको हुन्छ उसले थोरै दाममा भनौँ पाँच सय रुपियाँ किलो तिन सय रुपियाँ किलो नि बेच्नु सक्छ अब हामीले त थोरै लगाएको हुन्छ तर मेहनत ज्यादा गरेको हुन्छ त्यस कारणले हामीलाई चाहिँ अलिकति नोक्सान पर्छ त्यो कम्ती खेती गरेको हुनाले